अब नेपाली भाषाले भारतको विभिन्न भागहरूमाझ मा सांस्कृतिक आदानप्रदान चाहिँ कस्तो खालको नि हाम्रो नेपाली भाषी चाहिँ हाम्रो भारतवर्षमा एकदमै कम्ती छौँ हामी है जस्तो हाम्रो यो प्रोपर यो दार्जिलिङ हाम्रो दार्जिलिङ कालिम्पोङ डिस्ट्रिक्टमा अलिअलि अब हामी यतिमा मात्रै सीमित छौँ जतिसक्दो नेपाली चाहिँ अब भारतको एक दुईवटा आसमहरूमा भयो अलिअलि नेपालीहरू छन् है तर यो हामी चाहिँ एकदमै अब के भन्नु नेपाली भाषालाई मान्यता त दियो भारत सरकारले है तर हामीलाई अब त्यो कतिवटा कुरामा हामीलाई एकदमै असुविधा छ किनभने हामी कहीँ पनि जाँदा अब यहीँ यहीँबाट सिलगढीदेखि अलिक उता जानुपऱ्यो भने पनि हामीलाई हाम्रो नेपाली भाषा बोल्नु अलिक अप्ठ्यारो हुन्छ हामी किनभने कि हामीमा इङ्गलिस बोल्नुपऱ्यो कि हिन्दी बोल्नुपऱ्यो हामी है हामीलाई एकदमै असुविधा हुन्छ र हामीलाई सिलगढी क्रस गरे पछि चाहिँ हामीलाई चाहिँ नेपालबाट आएको यो चाहिँ नेपालकोहरू हो भनेर हामीलाई लाञ्छना लगाइन्छ है वास्तवमा हाम्रो कति वीर नेपाली गोर्खाहरूले आफ्नो देशप्रति कति सेवा भएको छ कति सहिद भएका छन् है पहिला स्वतन्त्र भारत स्वतन्त्र हुँदादेखिको कतिजना नेपालीहरूले आफ्नो भूमिका निभाएर भारत देश स्वतन्त्र गर्नुमा उनीहरूको एकदमै ठुलो योगदान पनि रहेको छ है अहिले पनि भारत को भारतको आर्मीमा धेरै आर्मी गोर्खे आर्मीहरू छन् है उनीहरूले आफ्नो देशप्रति एकदमै एकदमै निष्ठापूर्वक उसले आफ्नो देशप्रति सेवा गरिरहेको छन् सहिद भइरहेका छन् र पनि हामीलाई नेपालको भनेर कतिवटा कुरामा लाञ्छना लगाइन्छ यो चाहिँ एकदमै दु खपूर्ण कुरा हो हामी नेपाली भाषीहरूको निम्ति है र हाम्रो नानीहरूलाई अब कतिजना ले यहाँ राम्रोसँगले आइसिएससी बोर्डहरू पढाउँछन् कतिले कति ठिकैको परिवारहरूले दुखसुख गरेर गभर्मेन्ट स्कुल पढाउँछन् तर इङ्गलिस राम्रो नहुनको कारणले हाम्रो नानीहरू हाम्रो हाम्रो ठाउँबाट निक्लिएर टाढा टाढा गएर कतिवटा अब पोस्टहरूमा राम्रोसँगले इन्टरभ्यु दिनसक्दैनन् किनभने नेपाली भाषाको प्रयोग प्राय प्राय ठाउँमा हुने गर्दैन है भारत सरकारले मान्यता त दियो तर कतिवटा कुरामा नेपाली भाषै चल्दैन खालि इङ्गलिस चलेको हुनाले गर्दा कतिवटा कुराहरूमा हाम्रो नानीहरूलाई इङ्गलिस भाषामा बोल्न एकदमै गाह्रो पनि परिरहेको हुन्छ है ठुल ठुलो पोस्टहरूको लागि र कोसिस नानीहरूले धेरै गरिरहेका छन् र ठुल ठुलो पोस्टमा अहिलेसम्म पुग्नु त पगिरहेका छन् तर नेपाली भाषा चाहिँ हाम्रो यहीँ मात्र सीमित छ र अब दिल्ली मुम्बई यो बेङ्गलोरहरूतिर अलिअलि मात्रै नेपालीहरू अलिअलि छटाक छिटिक गरेर बस्नेहरू मात्र छन् तर त्यहाँनिर अब उनीहरू आफ्नो ठाउँमा त्यहाँ बसिरहेका छन् र पनि उनीहरू नेपाली प्रयोग गर्न सक्दैनन् किनभने जता उनीहरू बसे वहाँकै भाषा सिकेर उनीहरू सिक्नु कर परिरहेको छ है र एकदमै दु खपूर्ण कुरा हो कि हामी नेपालीहरूको निम्ति यहाँ लानो ठाउँमा हामी यतिमा नै भारतवर्षमा सानो ठाउँमा सीमित छौँ हामी हाम्रो भाषाले अझै पनि कतिवटा कुरामा अगाडि बढ्न सकेको छैन